हेलो साइँला दाजु बोल्नु भएको हो ए हजुर कहाँ हुनु हुन्छ तपाईँ अहिले ए मालबजारमा हुनु हुन्छ ए अन्त यहाँ मिसन हिल आउनु हुँदैन ए होइन हौ मलाई आज तपाईँको गाडी बुक गर्नु थियो नि त हजुर हजुर सिलगडीसम्म होइन हाम्रो यहाँ हजुरआमै बिमारी हुनु हुन्छ कि अन्त उहाँलाई हस्पिटल लगेर जानु छ हजुर हजुर मेडिका ए अहिले कतिखेर आइपुग्नु हुन्छ तपाईँ ए दुई बजीतिर ए हुन्छ हुन्छ त्यतिखेर जाँदा हुन्छ नि हजुर हजुर ए अन्त भाडाहरू चाहिँ कति लिनु हुन्छ अहिले सिलगडीसम्मको पैँतिस सय ए हुन्छ हुन्छ हुन्छ हुन्छ भइहाल्छ हुन्छ आउनु भन्दा अगाडि तपाईँ मलाई फोन गर्नु होस् न आघी घण्टा अगाडि हामी रेडी भइराखेर निस्किराख्छौँ अगाडि रोडमा ए हुन्छ हुन्छ हुन्छ